हाम्रो गाउँमा सबै कुरोको धर्महरू छ गर्छ चर्चमा जान्छ मन्दिर जान्छ पुराण पढाउँछ लामा पढाउँछ गुम्बा पढाउँछ सबै कुरो गर्छ भजन गाउँछ घरमा पूजाहरू लगाउँछ दुर्गा पूजाहरू गर्छ सरस्वतीहरू पूजाहरू सबै गर्छ शिवरात्रि पूजाहरू सबै गर्छ ठुल्ठुलो मान्छेहरूले सङ्क्रान्ति गराउँछ घरमा सिकाउँछ मन्दिर जान्छ गुम्बा जान्छ चर्च जान्छ सबै कुरो गरेर धर्म गरेर आउँछ त्यो सबै एउटै धर्मको लागि हो